मैले मुना मदन पुस्तक पढेको थिएँ र त्यस पुस्तकको कथाले चाहिँ मलाई एकदमै भावुक बनायो र त्यस कथामा चाहिँ एकजना मुना र एकजना मदन हुन्छन् जो चाहिँ जो चाहिँ एकजना लोग्ने र स्वास्नी हुन्छ अनि उनीहरू चाहिँ एकदमै दुईजनामा तै मा चाहिँ एकदमै प्रेम हुन्छ होइन तर उनीहरू चाहिँ एकदम गरीब भएकोले गर्दा उनीहरू चाहिँ ऋणमा पनि डुबेको हुन्छ अन्त खानुको लागि पनि खाने कुराहरू पनि हुँदैन होइन अन्त त्यसकारणले आफ्नो ऋण डुबाउनु अन्त अफ्नो आर्थिक परिस्थितिलाई चाहिँ सुधार्नको निम्ति चाहिँ मदन चाहिँ विदेश जान्छ विदेशभन्दा टाडो जान्छ पैसा कमाउनको निम्ति होइन अन्त जब चाहिँ उ जान्छ त्यतिखेर चाहिँ मुना चाहिँ घरमा एक्लै हुन्छ र उसको लागि उसको घरमा चाहिँ उसको लागि खानेकुरो पनि हुँदैन र उसले चाहिँ खालि सिस्नु मात्रै पकाएर खान्छ किनकि अरूमा केही अन्नहरू नै हुँदैन घरमा होइन अन्त उसको एकदमै दयनीय जीवन हुन्छ अन्त त्यसरी नै उसलाई सहायता गर्ने पनि कोही कोही पनि हुँदैन उल्टै गाउँको मानिसहरूले पनि उसलाई हेप्छ हेला गर्छ के के भन्छ होइन त्यसरी नै उसको अब मुनाको चाहिँ स्वास्थ्य चाहिँ एकदमै दिनदिनै बिग्रिँदै जान्छ त्यसरी नै होइन अन्त उसलाई एकदम साह्रो पर्छ त्यस्तो हुदाँ पनि अब उसको लोग्ने भएको ठाउँमा चाहिँ उसको स्वास्नी कस्तो हुँदैछ त्यो त्यो सन्देश पुऱ्याउने चाहिँ कोही पनि हुँदैन अन्त त्यसरी नै अब पहिलाको जमानामा त फोन पनि हुँदैन थियोअब त्यसरी नै उसलाई थाहै हुँदैन उसको लोग्नेले थाहै पाउँदैन होइन उसको स्वास्नीको जीवन कस्तो चल्दैछ भन्ने विषयमा अन्त त्यसरी नै मदन पनि अब टाडो जान्छ अरूको जग्गामा जान्छ होइन अन्त उसले काम त गर्छ तर उसलाई चाहिँ बाटो बाटोमै बिमारी क्षयरोग लाग्छ होइन अन्त क्षयरोग लाग्दा चाहिँ मानिसहरूले पहिला छुनु डराउँथ्यो होइन उसको साथीहरूले पनि उसलाई चाहिँ छोडेर भाग्छ किनकि उनीहरूलाई पनि सर्छ भनेर उसलाई जब चाहिँ उसलाई एकदमै सहायताको जरूरत हुन्छ त्यतिखेर उसको साथीहरूले पनि उसलाई छोडेर भाग्छ जान्छ उसलाई छोडेर बाटोमै छोडेर होइन अन्त त्यतिखेर चाहिँ एकदमै दयनीय अवस्था हुन्छ मदनको पनि अन्त अन्त त्यतिखेर चाहिँ एउटा भोटे भोटे मान उसले चाहिँ मदनलाई सहायता गर्छ उसको घरमा लान्छ उसलाई दबाई दबाई पट्टी गरेर राम्रो उसको स्वास्थ्यलाई एकदमै राम्रो बनाउँछ होइन अन्त त्यसपश्चात चाहिँ मदन चाहिँ घर फर्किन्छ अन्त घर फर्किँदा चाहिँ अब एकदमै टाडो बाटो भएकोले गर्दा उसलाई चाहिँ एकदम धेरै दिन लाग्छ होइन त्यति बेलासम्म चाहिँ मुनाको चाहिँ हालत एकदमै खरा कमजोर भएको हुन्छ र मुनाको चाहिँ मृत्यु भएको हुन्छ र जब मदन घरमा पुग्छ होइन अन्त अब उसले चाहिँ आफ्नो स्वास्नीलाई हेर्नेु बोलाउन खोज्दा चाहिँ उसको स्वास्नी चाहिँ छैन भन्ने कुरो उसले थाह पाउँछ र त्यतिखेर चाहिँ उ पनि कस्तो हुन्छ अब त्यहाँबड त्यसको पश्चात चाहिँ जब उसले त्यो जुन चाहिँ पैसा कमाएर ल्याएको छ त्यो सबै उसले आफ्नो मतलब छिमेकीलाई दिन्छ र आफ्नो ऋण तिरिदिनु भनेर भन्छ अनि त्यसपश्चात चाहिँ मदन पनि मदनको पनि मृत्यु हुन्छ र यो कहानीले चाहिँ मलाई एकदमै भावुक बनाएको छ र जसरी उनीहरूको बिछोड हुन्छ होइन त्यसरी दयनीय अवस्था हुन्छ त्यत्रो टाडो गएर कमाएर पनि उनीहरूले राम्रो जीवन जिउनु सक्दैन त्यसकारणले चाहिँ यो कथाले चाहिँ यो किताबबाट चाहिँ मलाई चाहिँ एकदमै भावुक बनाएको छन्